हजुर हजुर म त्यो होटलको ओनर बाल्दैछु भन्नुहोस् हजुर के सेवा गर्नुसक्छु हजुर ए हजुर हाम्रो यहाँ कालिम्पोङमा चाहिँ तपाईँको राम्रो राम्रो जग्गाहरू भनेको डेलो छ अनि नोक डाँडा भयो हो अनि त्यसपछि रमाइलो सन्तुक छ अनि तल रेलीमा होमस्टे पनि छ त्यहाँनिर हो अनि तपाईँ चाहिँ के फेमेली आउनु हुन्छ तपाईँहरू हजुर हजुर ए हजुर ट्रेकिङको लागि चाहिँ तपाईँ यता उयो रमाइलो सन्तुकमा जान सक्नुहुन्छ अनि त्यहाँदेखिको तपाईँहरू घुम्नु इच्छा छ भने लाभा भयो त्यहाँको गुम्बा लामाहट्टा भयो हो त्यसमा अन्त तपाईँहरू जानु सक्नुहुन्छ अनि खानाहरूको पनि हाम्रो होटलमा अभाइलेबल छ है त हजुर हजुर हाम्रो ट्वेन्टी फोर आवर्स नै खुल्लै हुन्छ हो अन्त हामी कोही बेला नभएको बेलामा हाम्रो यहाँनिर स्टाफ मान्छेहरू हुन्छ नि तपाईँहरू कति बजीतिर आइपुग्नु हुन्छ हजुर ए हजुर आउनुहोस् न हाम्रो सबै कुराको सुविधै छ तपाईँहरू आउनु सक्नुहुन्छ नि है त हजुर सम्झी सम्झिनु भएछ थ्याङ्क यू